हाम्रो छिमेकिको घरमा भन्नु पर्दाखेरि तिनवटा जस्तो होमस्टे चाहिँ छ होइन अहिले होमस्टेको चलन चलिराखेको छ जहाँ पनि होमस्टे अब धेरैवटा सुबिस्ता त छ यहाँनिर तर हाम्रो यहाँ दु ख चाहिँ के को छ भन्दा विशेष चाहिँ पानीको दु ख छ अब हाम्रो यहाँनिर त अब पहिल्यैदेखि पानीकै दु ख हो होइन होमस्टेको लागि के हुनुपऱ्यो उनीहरूलाई पानी प्रशस्त दिनुपऱ्यो र उनीहरूको होम खालके फ्यामिलियर खालके हुनु कै लागि नै उनीहरू होमस्टेमा बसेको होइन त नभए त उनीहरू होटेल पनि बस्नु सकिहाल्थ्यो होमस्टे चाहिँ किन भन्दा उनीहरूलाई घरखालके फिल होस् घरमै बसेको जस्तो होस् भनेर त होइन त्यस्तो खालके फिल बन्छ पर्यटकहरूलाई आश्रय त्यो होमस्टेमा हामी दिन्छौँ सबै कुरो उनीहरूलाई के खान्छ कसो खान्छ सबै पुऱ्याइदिइराखेको हुन्छौँ यहाँनिर होमस्टेहरू राम्रै छ त्यस्तो समस्या के पनि छैन तर अब समस्या त्यही हो पानीको चाहिँ अलिकति छ अरू सबै कुरा एकदम ठिक छ हामीले जुन चाहिँ पर्यटकहरू आउँछ उनीहरूलाई हामीले इज्जत पुर्वक राम्रै गरिराखेको हुन्छ अतिथि देवो भव पारा नै हामी गर्छौँ